अब यसमा चाहिँ फिट रहनुको लागि खासै हो भने चाहिँ मर्निङ वाक रनिङहरू एकदमै अवश्यकै छ र पहिलातिर त अलिकति रनिङ गर्ने थिएँ गर्थेँ पहिलातिर रनिङहरू अब हल्का फुल्का गरिन्थ्यो र अहिले चाहिँ मर्निङ वाकहरू चाहिँ गरिन्छ धेर जसो मर्निङ वाकहरू गरिन्छ फिट बस्नुको लागि चाहिँ मर्निङ वाक जरुरी पनि हो र बिहान बेलुका नभए टाइम निकालेर आधा घन्टा भए पनि मर्निङ वाक चाहिँ गर्ने गर्छु मर्निङ वाक शामको वाक गर्ने गर्छु है अहिलेको अब न्यू जेनेरेसनको नानीहरूलाई के भन्छु भने एकदम उनीहरू एकदमै फोनहरू मात्रै खेलाएर है भित्रै बस्ने गर्छ र त्यसरी बस्नु शरीरको लागि ठिक होइन र म चाहिँ के भन्नु चाहन्छु भने अब यसो टाइम निकालेर एक घन्टा आधा घन्टा डेढ घन्टा दुई घन्टा कति जति सक्छ निकालेर चाहिँ यसो वाकमा निस्किएको रनिङ गरेको चाहिँ एकदमै राम्रो भन्छु म है